मेरो होम टाउन चाहिँ कालिम्पोङ हो र मलाई कालिम्पोङ सानैदेखिको यहीँ जन्मिएर यहीँ हुर्किएकोले गर्दा मलाई धेरै मनपर्छ धेरै राम्रो लाग्छ यहाँको वातावरणहरू पनि एकदम सफा छ अर्ग्यानिक खानेकुराहरू पनि धेरै राम्रो पाइन्छ बिहिबारे हाटमा जान्छन् अहिले धेरै राम्रो राम्रो सागसब्जीहरू लोकल सागसब्जीहरू ल्याएको छ अनि यहाँ घुम्ने जग्गाहरू पनि धेरै ठाउँ छ जस्तै मङ्गलधाम भयो दुर्पिन डाँडा डेलो डाँडा भयो धार्मिक स्थानहरू धेरै जग्गा धेरै ठाउँहरू छ यहाँ धार्मिक स्थानमा जान सक्नुहुन्छ तपाईँहरू आएर र यो जग्गामा खेल्ने नानीहरू खेल्ने पनि पार्कहरू बनाइदिएको छ त्यो ठाउँमा धेरै नानीहरूको खेलाउनाहरू राखिदिएको छ हामी मान्छेहरू पनि गएर थकाइ मेट्न सकिन्छ यहाँ आएर कालिम्पोङ मलाई धेरै मनपर्छ यहाँको वातावरणहरू हेरेर एकदम राम्रो लाग्छ मलाई आफ्नो होम टाउन कालिम्पोङ चाहिँ